हेलो अँ हो त केको लागि बैनी गाडी चाहिएको थियो ए कहाँदेखि चा अँ बागडोग्रा एयरपोर्ट बागडोग्रा एयरपोर्ट अँ

अँ अँ ए यहाँ त अन्त थुप्रो छ नि घुम्ने जग्गा त घुम्ने बस्ने खाने सबै राम्रो छ नि अब कहिले कति बजीतिर त्यहाँ आइपुग्ने भनेर एयरपोर्टमा भोलि बिहानै कि कति बजी हौ ए हो ए ठिक छ ठिक छ हुन्छ हुन्छ यहाँनिर ग कालिम्पोङमा घुम्नको लागि घुम्नको लागि त अब कालिम्पोङमा थुप्रो छ यहाँनिर घुम्ने हेर्ने जग्गाहरू जस्तै गरेर कालिम्पोङमा ठुल्ठुलो बस्नको लागि पनि खानको लागि पनि सुविधा छ लजहरू ठुल्ठुलो राम्रो एकदम रिजनेबल लज लजहरू पनि छ यहाँनिर घुम्नको लागि माथि अब दुर्पिनमा गयो भने दुर्पिनमा के अरे मोनेस्ट्री छ अब मोनेस्ट्री वहाँनिर गुम्बा छ हो त्यहाँबाट फर्केर झर्यो भने माथि डेलो सबभन्दा फेमस हो कालिम्पोङको हाइटमा भएको त्यसको छेउमा त्यहाँ त्यहाँनिर पुरै गार्डनहरू छ त्यहाँ पनि लजहरू छ त्यहाँ पनि बस्नसक्छ त्यसपछि फेरि त्यहाँ साइन्स सिटीहरू पनि छ त्यहाँनिर अनि त्यहाँनिर अब अहिले त पानी पर्दैछ पानी रह्यो भने त्यहाँनिर उयो उयो पनि चल्छ त्यहाँनिर पेराग्लाइडिङहरू पनि हुँ हुँ चढ्नसक्छ त्यहाँदेखि त्यहाँदेखि अगाडि गयो भनेदेखि लाभा अलगडातिर पनि राम्रो एकदम जग्गाहरू छ त्यहाँदेखि कफेरमा भयो लोलेगाउँ भयो त्यहाँतिर के अरे अहिले त अब त्यही बर्खाको सिजनमा देख्न सक्दैन विन्टरमा हो भनेदेेखि त्यहाँनिरबाट के अरे सनराइजहरू घु झुल्केको घामहरू हेर्न पनि सक्छ थुप्रो छ त्यस्तो यहाँनिर अनि गाडी भाडा त म अब ठिकै रिजनेबल गर्छु स सबैलाई नै धेरै महँगो गर्दिनँ यहाँ आयो भनेदेखि धेरै नर्सरी फुलको नर्सरीहरू पनि थुप्रो छ नर्सरीहरू पनि घुम्नसक्छ राम्रो राम्रो नर्सरीहरू हुन्छ हुन्छ म आइपुगी हाल्छु नि ल ल ल